हजुर डिलिभरी दाजु हो सुन्नुहोस् न मेरो एउटा प्याकेज फर्काउनु थियो कि त्यो प्याकेज रङ अर्डर भएछ कि अनि त त्यो फर्काउनु पर्ने भइरहेको छ हजुर ए ए हुन्छ म यो त्यसमा छोडिदिइराख्दा हुन्छ होला है त्यो जुन एड्रेसमा मैले लिएको थिएँ हजुर ए हुन्छ म यो मेरो प्याकेज चाहिँ एड्रेस उसमा मेलमा सेन्ड गरिदिँदा हुन्छ होला है कि कसैलाई कल गर्नुपर्छ हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क यु